अब बाइकको विषयमा भन्नुपर्दा चाहिँ धेरै सुविधाको चिज हो अब बाइक एउटा घरमा बाइक छ भने हामीलाई नानीहरूलाई स्कुल पुर्याउनु ल्याउन जानु स सजिलो हुन्छ यसो बजारमा गएर सब्जीपात किन्नुपऱ्यो पाहुनापातलाई यसो मिठो खुवाउनु मनलाग्यो भने झट्टै बाइक स्टार्ट गरेर हामी जानसक्छौँ ल्याउनसक्छौँ समय समय बाँच्छ मेन कुरो चाहिँ समय बाँच्छ र बाइकमा अब जस्तै अब बिहातिर जानुपऱ्यो कोही मरौमा जानुपऱ्यो झट्टै स्टार्ट गरेर निस्कन सक्छौँ र हामीलाई तेलको पनि बजट हुन्छ गाडी चार फोर विलर लिएर हिँड्नु अप्ठ्यारो पर्छ तेलको पनि खर्च बढी बाइक हो भने चाहिँ अब तेल माइलेज राम्रो हुन्छ र बाइकमा हामीलाई हिँड्नु सुविधा हुन्छ अरू कुरो त्यही हो अब पाउनापात आउँछन् यसो घुम्नु जान्छु भन्छन् बाइकमा घुमाउनु लानु यसो हावा खुवाउनु लानु यसो सिन सिनेरीहरू देखाउनु कतै छेउछाउमा त्यस्तो छ भने तपाईँको गाउँमा हामीलाई हाम्रो गाउँमा त्यो लिएर जानु हामीलाई सुविधा हुन्छ अन्त माने समयको चाहिँ धेरै नै बजट हुन्छ मलाई लाग्छ र अब हामी त अब भनौँ भने अब उमेर पुगेको मान्छे हामी त अब आरामले कुदाउँछौँ अब जोगिएर हिँड् कुदाउँछौँ यो चाहिँ अब हाम्रो भयो अब अब अर्को कुरो चाहिँ के हुन्छ भने अहिलेको नानीहरूले बाइकहरू धेरै स्पिड कुदाउँछन् बाबाआमाले अब डिमान्ड गर्छन् बाबा मलाई यसो बाइक किनिदिनु नि भन्छन् बाबाआमाले छन् भने किनी पनि दिइहाल्छन् र अब बाबाआमा त घरमा हुन्छन् नानीहरूले बाइक लिएर फुत्त निस्किन्छन् अब कस्तो कुदाउँछन् कोही बेला कु मान्छेकोबाट सुन्न पाउँछौँ के तपाईँको छोराले तपाईँको छोरीले बाइक स्कुटी साह्रै स्पिड कुदाउँछन् चिन्ता हुन्छ बाउआमालाई र अब बाइक लिएर ए के त्यसलाई छोराछोरीहरूले चाहिँ अब हावामा बात गर्नु हावामा बात गर्ने हिसाबले स्पिड कुदाउँछन् त्यस्तो होइन नानीहरूले पनि राम्रोसँग त्यसलाई सही इस्तेमाल गर्नुपर्छ किनभने नानीहरूलाई केही दुर्घटनाहरू भयो भने बाबाआमालाई चिन्ता हुन्छ हस्पिटलमा राख्नुपर्छ खर्च बढी हुन्छ हो अब उसले पनि दुःख पाउँछन् बाबाआमाको पनि बाबाआमालाई पनि दुःख हुन्छ त्यही हो सकारात्मक प्रकारले चाहिँ बाइकलाई हामीले युज गर्यौँ भने धेरै नै हामीलाई लाभदायक पुग्नजान्छ र मेरो भनाइ छ नानीहरूले पनि राम्रो कुदाइदियोस् सही ढङ्गले इस्तेमाल गरोस् र कसैको पनि बाबाआमालाई चिन्तामा नपार्नु मेरो चाहिँ त्यही नै हो भनाइ